पहिलाका मान्छेहरू भन्दा त अहिलेका मान्छेहरूले अलिकति आमाबाउले पढाएर लेखाएर पनि केही केही बुद्धि ज्ञान त छ नि हौ पहिलाको मान्छे त एकदम बोका जस्तै थियो अहिलेको त संस्कारी भएको छ नि पढाइ लेखाइ गरेर कसरी बस्नुपर्छ कसरी पढनुपर्छ यस्तो गर्दा यस्तो हुन्छ यस्तो गर्दा यस्तो हुन्छ भनेर सबै होसहरू छ नि अहिलेकोहरूलाई त है